अब हाम्रोतिरको अब उयोहरूतिर चाहिँ हस्पिटलतिर चाहिँ अब राम्रै छ भनौँ कति त अब कति चाहिँ नराम्रो छ छनको लागि चाहिँ अब छ उयोहरू फार्मेसीहरू छ हस्पिटल पनि छ तर अब साह्रो साह्रो बिमारी भएको बेलामा चाहिँ अब आफूलाई साह्रो परेको बेलामा चाहिँ अब लाइन लाग्नु पर्ने हुन्छ लाइन लागे पछि अब साह्रो पर्छ अनि अब सिलगढी जानु जानु पऱ्यो सिलगढी लगे पछि अब कति ठाउँमा अब राम्रै छ छ छनको लागि त अब सिलगढीबाट नसकेकोहरू अब भ्यालोरतिर लानु सकिन्छ लानु पर्छ तर अब अलिकिति उयो चाहिँ छ हेल्थ कार्डहरू चल्दैन कतिवटा हस्पिटलमा कतिवटा हस्पिटलमा चल्छ अब त्योहरू त अब हामीलाई त्यति जानकारी हुँदैन कुन चाहिँ हस्पिटलमा चल्छ कुन चाहिँ हस्पिटलमा चल्दैन अनि अब दबाई पानी अब उयोहरू छ फार्मेसीहरू छ अब पाइन्छ अलि अलि अब कम्ती कम्ती खर्चको त्योहरू चाहिँ पाइन्छ हामीलाई